भारतमा खाना कस्तो छ भन्दाखेरि चाहिँ भारतमा थुप्रै किसिमको खानाहरू छ र हाम्रो यता नेपालीले चलाउने चाहिँ बेसी हर ओकेजनमा बनिने चाहिँ सेलरोटी हो अन्त सेलरोटी यता पकौडाहरू बनाउनुहुन्छ अन्त थुप्रै छ साउथ इन्डियन जु चाहिँ हुन्छ उनीहरू त्योहरू पनि बनिन्छ यता इन्डियामा सिङ्गडाहरू हुन्छ अनि हाम्रो यहाँ बेसी युज हुने भनेको आई थिङ्क जिराहरू होला त्यस्तो बेसी उयो भएन तर यहाँ इन्डियामा स्पाइसी फुडहरू बेसी युज हुन्छ अन्त चिया मसालाहरू पनि